ए हजुर ए हजुर अँ तपाईँलाई चाहिने चाहिँ अँ अहिले हामीसँग चाहिँ एभाइलेबल भएको चाहिँ तपाईँलाई बेड छ सोकेस छ राउन्ड टेबल छ दिवान बेड छ सोफाहरू पनि छ हजुर अनि यसको हजुर यसको डिस्काउन्ट होइन अब यसमा त अफरहरू त छैन अब तरै पनि अब तपाईँ लानुहुन्छ भने चाहिँ अब हामी यसलाई मिलाएर तपाईँलाई दिनु सक्छौँ

हाम्रो दोकान चाहिँ बिहानको नौ बजीदेखिन् बेलुकी छ बजीसम्मन् खुल्ला हुन्छ अनि तपाईँ कुन टाइममा सक्नुहुन्छ आउनु सक्नुहुन्छ ए हुन्छ हुन्छ तपाईँ आउनु सक्नुहुन्छ त्यतिबेला